भारत एक पुरानो कपडा डिजाइन परम्परासँग एक देश हो अझै एक विद्यमान फेसन उद्योग यद्यपि मुठीभर डिजाइनर उन्नाइस सय अस्सीभन्दा पहिलो अस्तित्व थिए उन्नाइस सय अस्सी र उन्नाइस सय नब्बेको दशकमा विकासको उच्छाल देखियो यो विश्वव्यापी फेसनको बुढो एक्सपोजर र उन्नाइस सय नब्बेमा भारतीय अर्थतन्त्रको आर्थिक उद्धारीकरणको आर्थिक उच्छालको परिमाण थियो त्यसपछि दशकहरूले भारत पर्फेसनलाई उद्योगमा को रूपमा दृढतापूर्वक स्थापित गऱ्यो पर्स्यविक फेसनले भारतको फेसनलाई धेरै प्रभावित गरिएको छ आजकलको मानिसहरूले भारतको फेसन छोडिकिन पाश्चात्य फेसन धेरै अप्नाएका देख्न सकिन्छौँ हामी किनभने पाश्चात्य फेसनहरूमा उनीहरूले केही राम्रा देखेका हुन्छन् जो हाम्रो भारतीय फेसनमा देखेका हुँदैनन् तर हाम्रो भारतीय फेसन ती पाश्चात्य फेसनहरूभन्दा धेरै राम्रा भएका हुन्छन् ती पाश्चात्य फेसनहरूभन्दा धेरै राम्रा हुन्छन् मलाई धेरै खुल्ला लुगा जसमा न त मलाई ज्यादा तातो न धेरै चिसो होस् त्यस्ता लुगाहरू मन पर्छन् अनि म यही दार्जिलिङमा बसिएको कारणले म यहीँ दार्जिलिङको छेउछाउमा भएको दोकानहरूबाट लुगा किन्न प्रयोग गर्दछु किनभने यहीँको लुगाहरू धेरै सस्तोहरू पनि हुन्छन् अनि ज्यादा चल्छन् पनि